मलाई चाहिँ मनपर्ने इलाका चाहिँ अब पहाड क्षेत्र हो जहाँ चाहिँ नथुला हिउँ नै हिउँले ढाकिएको त्यहाँ चाहिँ मान्छेले आउनको लागि कति कसरत गर्छ कहाँ टाढा टाढाबाट पनि मान्छेहरू आउँछ गाडीमा तर सिभिलियनलाई त्यति एलाउड छैन फौजी एरिया भएर सिभिलियनलाई चाहिँ अब पास काटेर आउनुपर्छ त्यही पनि एकछिन एकछिनको लागि तर त्यहाँ जानु ट्र्याकिङ गर्नु त्यहाँ सुन्दरता बस्नु त्यहाँको चौरी गाईको छुर्पी खानु चौरी गाईमा चढनुको लागि चाहिँ मान्छेहरू बाहिरबाट पूरा टुरिस्टहरू आउँछ त्यहाँको हिउँ हेर्नको लागि हिउँ खेल्नको लागि त्यहाँको पहाड एरियाको सुन्दरता हेर्नको लागि टाढा टाढादेखि पनि मान्छे आउँछ मलाई चाहिँ त्यही मनपर्छ फोटोहरू खिच्नु त्यो एरियाहरू चाहिँ